पहिला स्कुल पढ्दा चाहिँ मलाई हिस्ट्री सब्जेक्ट एकदम मन पर्ने सब्जेक्ट थियो किन मलाई त्यो हिस्ट्री सब्जेक्ट चाहिँ एकदम मन परेको भन्दा चाहिँ पहिला पहिलाको मानिसहरू प्राचीनकालको मानिसहरूको विषयमा एकदम जान्ने उत्सुकता मेरोमा सधैँ नै भइरहन्थ्यो त्यति बेलाको मानिसहरू जस्तै भन्नु पर्दा राजा रानी हरूको विषयमा अन्त उयो त्यति बेलाको मानिसहरू कस्तो प्रकारले बस्थ्यो उनीहरूको रहन सहन कस्तो थियो कस्तो कुरो के कुरो खान्थ्यो उनीहरूले विशेष गरेर के मन पराउँथ्यो हो राजा रानी हरूको प्रजाहरूप्रतिको बिहेव्यर कस्तो थियो त्योहरू सब जान्नु चाहिँ म एकदम उत्सुक हुन्थे र मलाई एकदम हिस्ट्री सब्जेक्ट चाहिँ मन पर्ने सब्जेक्ट थियो